कोभिड नाइन्टिन महामीरीले हाम्रो क्षेत्रमा मात्रै होइन पर्यटन र यात्राको विभागमा सारा दुनियाँमा प्रभावित पारेको छ यो कार्य हाम्रो क्षेत्रमा मात्रै सीमित होइन